र हाम्रो भारतमा है धेरै च्यालेन्जेसहरू छ अहिले अब हेर्नु सक्नु हुन्छ तपाईँले कामहरू छैन युवा केटाहरूलाई पढ्नेहरू पढेको पढेकै छ है काम तर पाउने भन्दा धेरै नपाउने नै छ तपाईँको बिए एमएहरू घर घरमा भेट्नु सक्नु हुन्छ अहिले त्यति पढ्नेहरू तर तिनीहरू एउटा लेबर काम गरेर एउटा केही सानो बगानतिर हिँडेर एउटा कुल्ली काम गरेर उनीहरूको जीविका चलाई रहेको छ र त्यसरी नै हेऱ्यो भने तपाईँको गरिब दुःखीहरू हेर्नु होस् गरिब अझै गरिब हुँदै जाँदैछ धनीहरू धनी धनी त्यस्तोहरू धेरै कुराहरू छ भारतमा र हेऱ्यो भने तपाईँको पञ्चायतबाट आउँछ एउटा घर आउँछ एउटा टोयलेट आउँछ कोही कोही बेला झुकिएर र त्यही पनि आफ्नै चिन्ने मान्छेहरूलाई जसकोमा छैन त्यो हेर्दैन चिन्नेहरूलाई ढ्याक्कै दियो अलिक धनीहरूले जे भन्यो त्यो मान्ने त्यस्तो खाले सिस्टमहरू चल्दै आउँदैछ हाम्रो भारतमा र कतिवटा कुराहरू राम्रो छ जस्तै अब तपाईँको स्वच्छ भारत अभियानहरू भयो तपाईँको है गरिब दुःखीलाई रासिन पानी बाँडेर है त्यस्तोहरू राम्रो कुराहरू छ तर त्यो भन्दा धेरै चाहिँ हाम्रो इन्डियामा है अहिले पोलिटिकल पार्टीहरू हेर्नु होस् तपाईँको भोट आउने बेलामा रोडमा त्यो अलकत्र हाल्यो त्यही पनि राम्रो काम हुँदैन त्यही पनि कन्ट्रयाक्टरहरूले लुटिरहेको हुन्छ है ट्याङ्कीको कामहरू आउँछ पाइपहरू ल्याउँछ सिमेन्टको ढलाइ गर्छ तर त्यसमा पानी भने एक थोपा हुँदैन त्यही पानीमा पनि मैला मैला भएर त्यही पानी खाएर है हाम्रो गाउँ ठाउँमा बिमार बिमार माथि बिमार हुँदै जाँदैछ र त्यस्तै त्यस्तो कुराहरू धेरै कुराहरू छन्